अँ घरमा कुकुर बिरालो पाल्न मन पराउछु किनभने कुकुर बिरालो पालेको छ भने राम्रो हुन्छ घर उज्यालो देख्छ कुकुरले घरको रक्षा गर्छ अब कुकुरहरूसँग राम्रो व्यवहार गऱ्यो भने त्यो कुकुरले पनि राम्रो व्यवहार गर्छ राम्रोसँगले राख्यो भने कुकुरहरू राम्रो मान्छेलाई पनि राम्रो चिन्छ राम्रो व्यवहार गर्छ तिनीहरूले पनि मलाई चाहिँ कुकुर साह्रै मन पर्छ म त कुकुर पाल्छु मेरो छ पनि कुकुर त्यो कुकुरले मलाई राम्रो गर्छ माया गर्छ म पनि त उसलाई माया गर्छु बिरालो छ बिरालो चाहिँ अब बिरालो त हाम्रो गाउँ बस्तीमा घरमा मकै कोदो हुन्छ त्यतिबेला मुसाले कस्तो दुखः दिन्छ दुखः दिँदाखेरि बिरालो पालेको छ भने त्यसमा धेरै हामीलाई उयो हुन्छ सजिलो हुन्छ कुकुर बिरालो पालेको छ भने मुसा आउनु दिँदैन अब मुसा छैन मुसा छ भने पुरा बिगार गर्छ त्यसले गर्दाखेरि अब कुकुर मुसा भाग्छ बिरालो छ भने बिरालोले खेदाउँछ कुकुर चाहिँ अब कुकुरहरू छ भने चोरहरू नाराम्रो मान्छेहरू आएको छ भने भुक्छ राम्रो खालको हेरचाह गर्छ घरको अब मेरो त घरमा कुकुर छ तर म त यता आएर बस्यो भने पनि मेरो कुकुरले घरको राम्रो रक्षा गर्छ फाल्टु मान्छेहरूलाई आउनु दिँदैन चोरहरू पस्नु पाउँदैन घरमा अब प्राय जस्तो सामानहरू बस्तीको ठाउँमा प्राय सामानहरू बाहिर हुन्छ त्यतिबेला मान्छेले लानु खोज्छ कुकुरहरू छ भने त्यो कुकुरहरूले रक्षा गर्छ लानु पाउँदैन चोरहरू आउँनु पाउँदैन त्यसले गर्दा कुकुरको बानी बेहोरा पनि राम्रो बनायो भने त्यो कुकुरहरूले पनि राम्रो सिक्छ बानी बेहोरा त्यसले गर्दाखेरि चाहिँ मेरो त कुकुर छ म त राम्रो बानी बेहोरा सिकाउँछु त्यसलाई राम्रोसँगले बस्छ त्यो